बायो नेट के गर्दै छौ म यहाँ बाटोमा आइरहेको छु कि अन्त तिमी के गर्दै छौ अघि पुगेँ उयो सुन न कि मैले टिभी हेर्दै थिएँ कि घरमा लानुलाई अन्त त कुन चाहिँ राम्रो होला हौ म म त कन्फ्युज भएँ मैले सेमसङ ठुलो वाला रहेछ के अन्तखेरि ठुलै रहेछ कि अन्त त्यो चाहिँ अब वाइफाइमा हेर्दा हेर्ने खाले उयो रहेछ हौ टिभी रहेछ हौ अब युट्युबमा त्यस्तो सर्च गर्छौँ यस्तो वाला टिभी रहेछ कि अन्त राम्रै रहेछ दाम अब क्यास भन्नु भयो हौ अन्तखेरि चाहिराखेको

हुन्छ ए ए हेर्छु कि अन्त तिमीलाई नि भन्छु कि म तिमीलाई वाट्सएपमा पठाइदिन्छु नि अन्त फोटो कुन चाहिँ हेर न कुन राम्रो लाग्छ भनेर

ए ल त्यही हेर्छु कि अन्त कनफ्युज भएँ कुन उयो कुन लानु लानु अन्तखेरि

त्यही त अन्त टिभी बिग्रेर अन्त आमा आप्पाहरू त्यही किनिदिऊँ भनेको नि

ए अन्त म बजार आएको थिएँ अन्त उयो गर्दै अन्त किनिहाल्छु भनेर नि अन्त कुन चाहिँ किन्नु किन्नु भयो

ए ल ल ल ल भइहाल्छ नि ल त्यसो भने राखेको सेमसङकै हेर्छु नि म ल ल ए ए ल ल ल कुन चाहिँ मन पर्छ भन्नु नि ल ल ल ल